मैले पढेको हाम्रो भारतीय वैज्ञानिकहरूमध्येमा चाहिँ एकजना अब्दुल ए पी जे अब्दुल कलाम हुनुहुन्छ उहाँ एकदमै प्रसिद्ध वैज्ञानिक हुनुहुन्छ उहाँको बारेमा चाहिँ हामीले यो हिस्ट्री हाम्रो हिस्ट्री किताबहरूमा नि धेरै नै पढेको छौँ उहाँले धेरै किताबहरू पनि लेखेका छन् अनि अर्को हुनुहुन्छ सिभी अर्को हुनुहुन्छ सिभी रमन उहाँ पनि एकदमै प्रसिद्ध वैज्ञानिक हुनुहुन्छ हुनुहुन्थ्यो उहाँले उन्नाइस सय तिसमा चाहिँ फिजिक्समा नोबल प्राइज पनि पाउनु भएको थियो